हजुर पुरा अब उयो यहाँतिर चाहिँ अब पुरा भनौँ पुरा प्रब्लम फेस गरिरहेको हुन्छ किनकि अब अब जसमा जोसुकै भयो हेल्थ फेसिलिटिसहरू भयो होइन अन्त अब यहाँतिर त अब हस्पिटलहरू त छ नामको मात्रै भएकोहरू जस्तो भइरहेको छ किनकि अब जसमा जुन चाहिँ हस्पिटलमा अब गभर्मेन्टको फेसिलिटीहरू हुनुपर्छ त्यसमा छैन किनकि अब हुनेखाने अब पैसावालाहरू पो ठुल्ठुलो हस्पिटलमा हुन्छ अब गरिबदुःखीहरू त मेन त गरिबदुःखीहरूलाई अब मेन त्यो अब हेल्थ फेसिलिटीहरू भयो हेरिरहेको छ हेल्थ त्यही अब उयोमा चाहिँ हेल्थ फेसिलिटी हेल्थ केयर फेसिलिटीमा चाहिँ पुरा प्रब्लम भइरहेको हुन्छ अन्त गाउँबस्तीको अब बजारहरूको छेउछेउमा बगानेहरूले छेउमा हुनेले पो अब हस्पिटल छेउमा हुँदाखेरि अलिकति भए पनि बेनिफिट उठाएको हुन्छ अब कमानबस्तीमा त अब घरहरू टाढो एउटा घर कहाँ एउटा कहाँ हो अब हस्पिटल आउनुपर्यो तिन चार अब घन्टा दुई साढे दुई घन्टा अब टाढो आउनुपर्यो अब कतिले त त्यसरी ज्यानहरू पनि गुमाएको हुनुहुन्छ किनकि अब आउँदा आउँदा ढिलो भएर अब हस्पिटल पुर्याउनु सक्नुहुँदैन होइन अन्त हस्पिटलहरू अब यहाँतिर कति राम्रो छैन नामको मात्रै हुन्छ अब गभर्मेन्टको फेसिलिटी जति त्यति छ त्यहाँबाट दिँदैन अब कोही कोही बेला टाढोबाट आउँदाखेरि डक्टर भेट्दैन कोही कोही बेला डक्टर हुनुहुँदैन त्यो भएर चाहिँ मेन चाहिँ हजुर अब हेल्थ उयो केयर फेसिलिटीमा चाहिँ पुरा प्रब्लम भइरहेको हुन्छ अब ओल्ड एज होमहरू हुनुहुन्छ कति ठाउँमा अब ओल्ड एज होमतिर टेक केयरहरू राम्रो गर्नुहुन्छ कत्तिमा होइन अब कत्तिकोमा उयोहरू कत्तिकोमा चाहिँ अब ओल्ड एज होममा राख्नुहुन्छ अब अब हामीले देखेको अनुसार चाहिँ ओल्ड एज होमभित्र अब यो गरेपछि चाहिँ राम्ररी अब केयर गर्नुहुन्छ त्यहाँको स्टाफहरू हुनुहुन्छ उहाँहरूले पनि मजाले उयो हेर्नुहुन्छ होइन अन्त अब कतिको चाहिँ विचाराहरूले गर्दाखेरि चाहिँ मेन चाहिँ अब हस्पिटल अब उयोहरू नभएर चाहिँ राम्रो हेरचार नगर्ने भएर चाहिँ त्यही भएर चाहिँ मेन चाहिँ प्रब्लम भइरहेको हुन्छ त्यही कारणले चाहिँ